अस्ति मैले एउटा मोबाइल फोन मगाएको थिएँ खोइ त्यो मोबाइल फोन त त्यति खास राम्रो लागेन मलाई किनकि क्यामेराहरू पनि राम्रो थिएन र ब्याट्री अझै चार्ज गर्नु पनि टाइम लिने र चार्ज पनि छिटो सकिने थियो खोइ अब त्यसरी फेरि मगाइरहनु भन्दा चाहिँ कहीँतिर गयो चिनाजानाको दोकानमा गएर किनेकै राम्रो लाग्यो मलाई